हाम्रो राज्यको समृद्धि संस्कृति सपन्दाको संरक्षण र सम्बर्दनामा हाम्रो नेपाली भाषाको भूमिका ठुलो रहेको छ किनभने हाम्रो भाषा संस्कृति सबै छ र नै यी भाषाको माध्यमले नै हाम्रो राज्यको कतिपय व्यापार वाणिज्यहरू आदान प्रदान भइरहेको छ यसरी आदान प्रदान हुनमा नै हाम्रो संस्कृति र भाषाको नेपाली भाषाको भूमिका हाम्रो राज्यमा ठुलो भूमिका रहेको छ